यहीँ कालिम्पोङ जिल्लाको अब बसोबास गर्ने हामी जातीय नेपाली हौँ अरू जातीय पनि छ तर अब अरू जातीय हामी नेपाली जातीयले चाहिँ केगर्छौँ भन्दा आफ्नो चाडबाड दसैँ तिहार भयो मनाउँछौँ माघे सङ्क्रान्ति भयो साउने सङ्क्रान्ति भयो र चैते दसैँ भयो यसरी मनाउँछौँ हामीले बिहे कार्जेमा अब गर्ने आफ्नो वेशभूषा लाएर आफ्नो परम्परा अनुसार चाहिँ कुनै अब वेशभूषा लाएर नाचगान हामीले आफ्नो आफ्नो जातीयको अब वेशभूषा लाएर आफ्नो जातीय को नाचगान गर्छौँ कसै झ्याम्टा बजाएर कसैले के बजाएर अब धर्म हो यसमा हुनु पर्ने अब बुद्धिस्टको धर्महरू पूजाहरू गर्नु पर्नेहरू लामा पढेर यस्तो ग्यालिङ बजाएर के के बजाएर यस्तो पूजाहरू गर्छौँ अब अरू जातिले अब अरू हिन्दूमा भनौँ भने अब उनीहरूले आफ्नो आफ्नो घरमा अब राईहरू लिम्बूहरू छन् लिम्बूहरूले अब घरमा चिन्ता राख्छन् फेदङ्मा भन्ने राख्छन् थाल बजाउँछन् बस्छ राईहरूले घरमा बिजुवा राख्छ थालहरू बजाउँछ ढोलहरू बजाउँछ अन्त उनीहरूको अब चाडबाड मनाउँछ अब साकेवा भन्छ हो यस्तोहरू चाडहरू मनाउँछ आफ्नो आफ्नो त्यसको अब सालमा एकपल्ट आउँछ त्यस्तो चाडहरू मनाउँछ अन्त अरू पा पाखाबाट आउने अब अरूलाई आफ्नो धर्म पनि अब उनीहरूले जनाउनु हो भने अब उनीहरूलाई त्यति त थाहा हुँदैन तर हामी चाहिँ हाम्रो नेपालीको चाहिँ हामी यस्तो प्रकारले जनाउँछौँ यस्तो प्रकारले मनाउँछौँ यो हो त्यो हो यस्तो खालको चलाउँछौँ यो लाउँछौँ त्यो खान्छौँ यस्तोहरू भनेर चाहिँ उनीहरूलाई हामीले जनाउँछौँ